कालिम्पोङमा फुल दोकान पुरा छ थुप्रै जग्गा छ तर सिजनको फुलहरू कुन कुन बेलामा रोप्नुपर्छ उनीहरूकोबाट हामीले किनेर ल्याएर घरमा ल्याएर मल माटो सबै मिलाइ ओरीकन सानो सानो धोक्री धोक्रीहरू मा रोपीकन सिजन सिजनको फुलहरू चाहिँ रोपेर हामी राख्छौँ